हेलो हेलो

भन्नु होस् न

हजुर भन्नु होस् न सुन्नु हुँदैछ हजुर के काम थियो होला भन्नु होस् न हजुर म लुगा देकानबाट बोलेको हजुर हजुर ए अस्ति लगेको लुगा फर्काउनु भन्नु भएको हजुर हुन्छ त फर्किन्छ त ल्याउनु होस् न तपाईँ अब कहिले आउनु हुन्छ हो हजुर आउनु होस् न चेन्ज गर्न आउनु होस् साट्नु आउनु होस् अन्त विन्टरको पनि एकदम राम्रो राम्रो खाले अब उयोहरू आएको स्वेटरहरू हो नानीहरूको पनि आएको छ तपाईँलाई तपाईँको हस्बेन्डलाई पनि हुने केटाहरूको आएको छ केटीहरूको आएको छ राम्रो क्वालिटीको हो अन्त के अरे बुनेको खाले पनि आएको छ स्वेटरहरू ज्याकेटहरू आएको छ त्यसमा तपाईँलाई त्यो एक खेप लगाउँदै भुवा न उठ्ने अब हुन्छ नि तपाईँले एक खेप किने कति अब अर्को पालि विन्टरमा लगाउँदा हुने राम्रो राम्रो क्वालिटीको आएको छ हो तपाईँ अब कुन उयसमा आउनु हुन्छ टाइममा आउनु हुन्छ हो अब त्यहाँनेर अरू छ भने मलाई कल गर्नु होस् न आउनु अगाडि तपाईँको त्यो एक्सचेन्ज गर्नुको लागि म एक्सचेन्ज गरिदिन्छु अनि अरू सामानहरू पनि विन्टरको सामानहरू पनि लगेर जानु होस् न तपाईँलाई अब अब चाहिएकै त होला अब विन्टर आउनु त आँट्यो हो सबै छ हस्बेन्डको लागि छ नानीको लागि नानीको लागि सबै हाम्रोमा सबैको हुन्छ अब कतिवटा देकानमा चाहिँ अब केटीको मात्र राख्छ हो मेरो देकानमा सबैको लागि सबैको लागि हुन्छ नानीको लागि घरमा एकदम राम्रो छ क्वालिटी भुवा आउँदैन अन्त मैले विन्टरमा मेरो सेलहरू लागेको हुन्छ अफरहरू पुरा हुन्छ राम्रो क्वालिटीको हो म सधैँ सेलमा राख्छु नि त अन्त फेरि के अरे राम्रो राम्रो स्वेटरहरू छ घरको आमाहरूलाई पनि हुने बोजूहरूले लगाउने खाले छ अब हुन्छ नि भर्खरको तपाईँ जस्तोहरूले लगाउने छ भुवा उठ्दैन म ग्यारेन्टी दिन्छु मेरो दोकानमा चाहिँ एकदम सामानको चाहिँ कुनै उयसको नि भुवा उठ्दैन जे होस् उयो नै हुँदैन तपाईँले पहिला त लानु भएको हो अन्त तपाईँलाई राम्रो लाग्यो भन्नु भयो होइन हजुर हजुर हजुर तपाईँलाई त म पर्सनल्ली चिनिहाल्छु नि अब तपाईँले मेरो पहिल्यै पनि यस्तो लानु हुन्थ्यो यो पालि झन् राम्रो कलेक्सन आएको छ हो सेलमा पनि राम्रो राम्रो के अरे के अरे धेरै डिजाइनको राखेको छु डिजाइनहरू राम्रो राम्रो छ तपाईँको बहिनीहरूलाई हुने सबैलाई हुने राखेको छु आउनु होस् न तपाईँ अन्त हजुर हुन्छ के अरे भएन भने म फर्काइदिन्छु मेरोमा चाहिँ फर्किन्छ पनि अरूकोमा त्यो लगाएर फर्किँदैन भन्छ नि मेरोमा चाहिँ फर्किन्छ पनि त्यो मेरोमा के अरे लगेर फर्किने नफर्किने फर्किँदैन भनेर नसुर्ताउनु होस् त्यो चाहिँ एकदम ल हुन्छ हुन्छ हुन्छ तपाईँ हजुर हजुर कल गर्नु होस् न आउने बेलामा ल हुन्छ अहिले राखेँ ल हुन्छ